बहिनी तपाईँको दोकानमा के के पाउँछ हो खाने कुराहरू नयाँ नयाँ कुराहरू के के पाउँछ ए त्यसो भए म म म यतै बाग्राकोटबाटै बोलेको माथि टप लाइनबाट बोल्दैछु कहाँनेरि छ तपाईँको दोकान मिना मोडमा होइन होइन मेरो नानीको बर्थ डे छ कि त्यसको लागि चाहिँ मैले अब अब अलिकति धेरै चाहिन्छ मम बनाउ बनाइदिनु हुन्छ

चिकन मम अहिले अहिले अहिलेको नयाँ नयाँ आइटमहरू चाहिँ के के छ हजुर केकहरू पनि बनाउँछ के केक त बनाउँदैन होला नि केक पनि बनाउँछ ए त्यसो भए त अहिले अडर दिनु पर्छ होला है ए ल ल हुन्छ मलाई यो के भन्छ यो अप्रिल पन्ध्र तारिकतिर चाहिन्छ होला हो

हुन्छ अनि पिज्जा पिज्जा पनि बनाइदिनू हो अनि मम पनि म म म भन्छु नि ल चौध तारिकतिर तपाईँलाई कति चाहिने रहेछ अडर गर्छु नि ल थाहा छ त त्यही खाएको त मिठो लाग्यो त्यो हो अब अहिले अहिलेको नयाँ नयाँ अब अरू अरू पनि के के बनाउँछ त्यो त मलाई याद भएन अहिले नआएको धेरै भयो हो अन्त बर्थ डे अब नानीको बर्थ डे आइसक्यो बर्थडेको लागि त अब घरमा कति झमेला गरिबस्ने बरु अडरै गर्नु पर्यो भनेर नि अडर गर्यो भने त पाइन्छ होला नि त है बनाउ ब बनाइदिए बनाइदिनु हुन्छ होला नि ल हुन्छ त्यही त ल हुन्छ कि ल हुन्छ कि हो म कसैलाई पठाउँछु हो लिनु सके म आफैँ आउँछु हो आफैँ त्यहीँ नजिकै त हो म आफैँ आउँछु कि अन्त के के चाहिन्छ म त्यति बेला तिमीलाई पहिल्यै अडर गर्छु हो अन्त म बेलुका बेलुका लिन आउँछु हो केक चाहिँ म तिमीलाई भन्छु हो अब कस्तो खालके नानीले मन पराउँछ बर्गर बर्गर पाउँछ होइन बर्गर पनि पाउँछ होइन बर बर्गर पनि बनाइदिनू ल ल ल हुन्छ